हाम्रोतिर चाहिँ अहिले एकदमै इस्कुस पर्याप्त मात्रामा फलिरहेक छ कि त्यस कारणले गर्दाखेरि चाहिँ हप्तामा तिनपल्ट चारपल्ट त्यही इस्कुसको मोमो खाइ हुन्छ मोमो बनाउन फेरि इस्कुसको मोमो बनाउन एकदम सजिलो कोरेसो ल्यायो ठुल्ठुलो खालको इस्कुस लिएर आयो इस्कुसलाई पहिला ताछ्यो त्यहाँपछि इस्कुसमा इस्कुसलाई कोरेसो गर्यो कोरेसो गरेपछि सानो सानो हुन्छ त्यसको पानी चाहिँ मजाले निचोरेर चाहिँ सुकायो त्यहाँदेखि प्याज काटेर हाल्यो आफ्नो स्वाद अनुसारकै ज्यादा पनि हाल्नु भएन कम्ती पनि हाल्नु भएन त्यसपछि चाहिँ बारीमा राखेको अदुवा लिएर चाहिँ त्यसलाई ठिक्कै अदुवा हाल्यो त्यहाँदेखि नुन अजिना मोटो मजाले हालेर मिक्स गरेर चाहिँ फिटेर चाहिँ त्यसलाई मजाले फिट्यो त्यहाँदेखि त्यसलाई सट्टै छोपेर राख्यो त्यो पछि चाहिँ आटाको खानेलाई आटाको मैदाको खानेलाई मैदाको तर हामीलाई चाहिँ त्यो ग्यास्ट्रिकको प्रब्लमले गर्दाखेरि प्रायः जस्तो आटाको नै खान्छौँ र त्यसको लागि चाहिँ आटा मजाले चाल्यो यिस्ट हालेर अलिक मोटो मोटो खालको मोमो खानेहरूलाई चाहिँ यिस्ट हालेर ठिकै छ अलिक नर्मल खानेलाई चाहिँ हाम्रो सोडाले पनि हुन्छ सोडा हाल्यो मजाले मुछेर आधा घन्टा जस्तो राख्यो आधा घन्टा जस्तो राखेपछि चाहिँ त्यो मजाले पास हुन्छ आटा पनि त्यो पछि चाहिँ ठिक ठिकको डल्ला बनायो ठिक ठिकैको डल्ला बनाए पछि चाहिँ सानो सानो रोटी बनायो त्यो पछि चाहिँ मोमो कस्तो लाम्चो खालको खान्छ कि डल्लो मोमो खान्छ कि अर्को त्यो मुसा मोमो बनाउँछ कि बनायो त्यसपछि चाहिँ स्टिममा मजाले तेल दल्नुपर्छ त्यहाँदेखि मोमोको भाँडा ततायो आगो बालेर गटङटङटङ पानीमा मजाले उमाल्यो पानी उम्ले पछि चाहिँ त्यहाँदेखि त्यो स्टिम ठक्कै राखेपछि चाहिँ पन्ध्र बिस मिनटमा त एकदम मोमो तयार भइहाल्छ त्यसपछि चाहिँ टमाटर र धनियाँको अचार डल्ले खोर्सानी हालेको हुनुपर्छ आम्मामा टेस्ट त त्यो हुन्छ नि हौ मोमोको त हाम्रोतिर चाहिँ यसरी खान्छ है तपाईँहरूकोतिर कसरी खान्छ